ए हेलो ए भाइ के छ हौ चिनेउ कि चिनेन हौ ए म त होइन हौ अचानक हेरन हौ मराउ परेर दार्जिलिङ जानुपर्ने बेला भयो कि ए बजारमै अँ

अन्त कताबाट जाने अन्त टाढा पर्छ त घुमार घुमाएर गयो भने तपाईँलाई नोकसान हुन्छ अब म त रिजर्भ रिजर्भ जाने हो अब म त हो त्यहाँ माथि नि हो त्यो उसमा हो के भन्छ त्यो चौरस्तादेखि एता भित्र हौ उसपट्टि उयो बस्ती के भन्छ हौ चौरस्तामा निस्किनुहोस् न तपाईँ चौरस्ताबाट म तुङसुङ बस्ती कता हो हजुर ए हजुर ए तिन हजार के हो बाटो चाहिँ उताको चाहिँ के हो बाटो पहिरो गएर ब्लक भएको कि खत्तम एकदम

ए हजुर हजुर ल ल त्यसो भने भाइ ल अँ भाइको अब गाडीको पनि अब नयाँ गाडी पनि हो अलिकति कन्डिसन पनि विचार गर्नुपर्यो हो त्यो रफ बाटो कुदाएर त गाडी ढुट्याउनु मात्रै हो हो ल मलाई चाहिँ टाइममा पुग्नु छ त्यति नै हो खासमा अब भोलि बिहानै हिँड्यौँ हो तपाईँलाई कति लाग्छ भन्नु नि अन्त हजुर ए अँ हजुर अँ

त्यही त कस्तो हो अब यसो अलिकति हुन त अब ठिकै पनि हो अब खोइ कसलाई के दोष्याउनु गाडी त अब ए रोड बनाउन त पैसा आउँछ नै आउँछ खोइ अब बनाउनेले खोइ कम्ती पैसा पाएको हो कि हो कमिसन खाँदा ओर्दा होला कन्ट्रेक्टरहरूले पनि हो हैट बाटो नै खत्तम बनाए पछि त त्यस्तै हो नि विचार

हजुर हजुर ए ल हुन्छ ल ल ल भाइ अलिकति अँ ढुक्कै भयो भाइ छ र हो सुविधा हुन्छ त्यता जानु हो ल ल ओके भाइ ल ल